प्रविधि र इन्टरनेटको विकाससँगै नेपाली भन्दा बेसी चाहिँ अब इङ्ग्लिसकै प्रयोग इङ्ग्लिस भाषाकै प्रयोग बेसी भइरहेको छ अब प्रायः अहिलेको नानीहरू सबै इङ्ग्लिस स्कुल पढ्ने भइरहेको छ त्यसैले गर्दा अलिक मात्रामा भाषको चाहिँ इङ्ग्लिस बेसी भइरहेको छ नेपाली चाहिँ अलिक कम्ती मात्रामा अब नेपाली स्कुल पढ्नेहरूमा पनि अहिले प्राय़ः इङ्ग्लिसै मिडियम भएकोले गर्दाखेरि प्रायः नानीहरू इङ्ग्लिसै बेसी इङ्ग्लिस भाषा नै प्रयोग गर्ने गरेक रहेको छ नेपाली कम्ती मात्रामा चाहिँ प्रयोग भइरहेको छ